कालिम्पोङ जिल्लाको विशेष उल्लेखनीय चिह्नमा अब विशेष दुर्पिन भयो एउटा होइन डाँ डेलो भयो अब लाभा लाभाको अब गुम्बा त्यहाँ राम्रो एउटा उयोहरू छ होइन जस्तो प्रकारले मेलाग्राउन्ड भयो त्यहाँ मेलाग्राउन्डमा अब सिजनमा एउटा मेला लागेको हुन्छ त्यहाँनिर जसरी अब अगस्त पन्ध्रमा राम्रो राम्रो खेलकुदहरू त्यहाँनिर हुन्छ फुटबलहरू प्रत्येक स्कुलले आफ्नो आफ्नो त्यहाँनिर केरे प्रोगामहरू देखाउँछ होइन यसरी नै अब साइन

त्यहाँनिर अब उडाइन्छ होइन डेलो पार्क भयो जहाँनिर अब घोडा चढ्नु अब मज्जा आउँछ त्यहाँबाट कतिवटा रमिताको उयोहरू देखिन्छ जस्तो दुर्पिनमा अब देक् कालिम्पोङ एकदमै अग्लो जग्गा त्यहाँबाट नि अब कालिम्पोङको धेरै मनोरम दृश्यहरू राम्रो राम्रो अब त्यहाँ दे देखिन्छ होइन त्यस्तै छ अब कालिम्पोङको विशेष महत्त्वपूर्ण अब स्थलगतहरू जहाँ चाहिँ अब मानिसहरू अथवा टुरिस्टहरू पुग्दा त्यसै पनि अब एउटा मनमोहक एउटा बनेर जान्छ होइन राम्रा राम्रा स्थलगत उयोहरू चाहिँ कालिम्पोङको त्यही हो स्थल विशेष त्यही चिजहरूले चाहिँ कालिम्पोङलाई अलिकिति प्रख्यात बनाएर लगेको छ